यहाँ धेरै धार्मिक कार्यक्रमहरू हुने गर्दछ जस्तै क्रिसमस ल्होसार दसैँ इत्यादिहरू जहाँ सबै मानिसहरू सानोदेखिको लिएर ठुलो युवा पिँढीदेखिको लिएर बुढा पाकाहरू सबैजना आएर यसलाई मनाउने गर्दछ अनि वर्षमा एक एक दिन यसलाई असल ढङ्गमा सबैले मनाउने गर्दछ